मैले फ्लिपकार्टबाट एउटा साडी मगाएको थिएँ हो त्यो साडी चाहिँ कालो कलर कलरको थियो मलाई कालो कलर पुरा मनपर्छ हो त्यो साडी चाहिँ त्यसको रङहरू पनि मज्जाको फुलहरू नि मज्जाको मुजा नि मज्जाले बस्ने हो मलाई मेरो शरीरमा लगाउँदा पनि मज्जाले म्याच गर्ने खालको थियो मलाई पुरा मनपऱ्यो त्यो साडी हो